हबी भन्नुले म कहीँ बाहिर गएर काम गर्दिनँ बाहिर गएर खाना पकाउने त्यस्तो काम गर्दिनँ घरकै लागि म बनाउँछु मिठो मिठो जति सकेँ मिठो खाना बनाउने प्रयास गदर्छु र छेउछाउ नानीहरूको कसैको बर्थडेहरू भयो भने म त्यहाँनिर गएर खाना बनाउँछु र कसैले मेरो खानाको प्रशंसा सबैले गर्छन् प्रायः जस्तो प्रशंसा गऱ्यो भने चाहिँ मलाई धेरै राम्रो लाग्छ र परिवारले पनि मेरो खानाको प्रशंसा नै गर गरिरहेका छन् अहिलेसम्म त कहिले कहिले भुल भुलचुक हुँदाखेरि अलिकति बेसी कम्ती नुनहरू जान्छ त्यतिखेर चाहिँ केही भन्दैनन् आज यस्तै भयो खाइहालौँ भन्छन् तर बेसी जस्तो चाहिँ म मिठै खाना बनाउँछु र उनीहरूले मेरो प्रशंसा गर गर्छन्